हाम्रो राज्यको केही विशेषताहरू हो छन् हामीहरू वेस्ट बेङ्गालको अनि यहाँनिर बङ्गाली र गोर्खालीहरू बस्छन् त्यसमा बङ्गालका ले दुर्गापूजा दुर्गापूजा मनाउँछन् उनीहरू दुर्गापूजा भव्य रूपमा मनाउँछन् नवरथाको नवरथाको दस नौ दस दिनमा उनीहरू दुर्गापूजा ठुलो भव्यरूपमा मनाउँछन् बङ्गालीहरूले त्यसको बादमा आउँछन् हाम्रो गोर्खालीहरूको दसैँ दसैँ तिहार त्यो दसैँ तिहार एकदमै भव्यरूपमा हामी गोर्खालीहरू नि मनाउँने गर्छौँ अरू यो बाहेक अरू राज्य हाम्रो यो वेस्ट बेङ्गोल बाहेक अरू राज्यहरूमा यो चाड कुनै पनि राज्यमा मनाउँ मनाउँदैन यो वेस्ट बेङ्गालमा यो मनाउँछन्